हजुर अब मेरो चाहिँ अब घर नजिक अब बजार बजारको नजिक घर हुनु हुनुको कारणले अब यो यो जस्तै अब यो साँप बिच्छीहरूले टोक्यो भने चाहिँ अब हस्पिटलै हस्पिटलै लाने गर्दछ अब जस्तै अब सानो सानो अब मौरी अब किरा अब है मौरी बिच्छु मौरीहरूले टोक्यो भने चाहिँ हजुर अब यसको अब दुख्नु दुख्न अब कम्ती होस् भनेर चाहिँ फुत्काको मह अनि यो फलम फलमहरू अब फलममा पनि जस्तै छुरीहरू यस्तो के केहरू दल्ने गर्दछ हजुर गरिन्छ हजुर त्यस्तै